हेलो हजुर हजुर हजुर हो त हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर भन्नुहोस् न हजुर हजुर एकदम फ्री छु हजुर सोध्नुहोस् न के प्रश्न छ

हजुर एकदम एकदम हाम्रो चाहिँ हाम्रो मिरिक क्षेत्रमा एरियामा चाहिँ हामी हुनु त अब हामी एउटा समग्र एउटा सिङ्गो नेपाली समुदाय मात्रै छ तर हाम्रो जुन नेपाली समुदायमा जुन जाति छ त्यो जातिभित्र पनि उप जातिहरू एउटा जात जातमा एउटा छुटेको एउटा जात जातले चिन्ने गरिन्छ अनि यो त्यो जातहरू विभिन्न प्रकारको जातहरू छ अन्त त्यो जातहरूमध्ये चाहिँ हजुर हजुर अन्त त्यो जातहरूमध्ये चाहिँ जस्तै अब उपजातिहरू छ त्यो नेपाली समुदायभित्र पनि उपजातिहरूमा चाहिँ जस्तै यो सुब्बा लिम्बूहरू राई छेत्री बाहुन अन्त लेप्चा मगर विभिन्न प्रकारको उपजातिहरू छ हजुर त्यसमा चाहिँ तपाईलाई के हजुर हजुर हाम्रो चाहिँ यो नेपाली समुदायभित्र पनि विभिन्न उपजातिहरू छन् तर अब आफ्नो आफ्नो संस्कार संस्कृति आफ्नो आफ्नो कल्चर छ उनीहरूको पनि तर एउटा सिङ्गो नेपाली समुदायले मनाउने भनेको चाहिँ एउटा सबै मिलेर मनाउने हुन्छ एउटा दसैँ टिका र यता तिहार हुन्छ जो चाहिँ अब सबैजना समुदाय सबै जाति मिलेर नेपाली जाति समुदाय सबै मिलेर गर्ने गर्छ र अब त्योभित्र पनि अझै यो जुन उपजातिहरू छ त्यो उपजातिहरूभित्र पनि अब जस्तै राई राईको आफ्नै संस्कार छ राईले जस्तै उधौँली उभौँली साकेला भन्ने एउटा पूजाहरू गर्छ वर्षमा एकचोटि त्यो राई समुदायले गर्ने उनीहरूको संस्कृति संस्कार हो त्यो एउटा जस्तै एउटा तामाङ भयो तामाङहरूले उनीहरूले वर्षमा एकपल्ट लोसारहरू मनाउने गर्छ त्यो तामाङ जातिले मनाउँछ अन्त जस्तै यता छेत्री बाहुन छ उनीहरूले आफ्नै यो विशेषगरी यो तिजहरू तिज पर्वहरू मनाउँछ छेत्री बाहुन समुदायले त्यसरी आफ्नो आफ्नो सम त्यो नेपाली समुदायभित्र पनि उपजातिहरूले चाहिँ त्यसरी आफ्नो आफ्नो संस्कृति विभिन्नताको विविधताको आफ्नो आफ्नो प्रकारले विविधता छ र आफ्नो आफ्नो प्रकारले मनाउने गर्छ अन्त हजुर हजुर अन्त अरू के तपाईँलाई अरू के चाहिएको छ अरू केही सोध्नु छ सोध्नु हुन्छ तपाईँलाई ह हजुर हजुर

हजुर हजुर म अहिले अहिले म हजुर म फ्री नै छु तर अब म फ्री त फ्री नै छु तर अब एउटा यहाँनिर दसैँ तिहार पनि नजिक आयो अब चाडपर्बहरू पनि अब त्यही भएर अब तपाईँलाई त्यो समयमा आयो भने चाहिँ अझै राम्रो तपाईँले सहयोग पाउनुहुन्छ त्यो देख्नुहुन्छ प्रत्यक्ष रूपमा तपाईँले अन्त तपाईँको रिसर्च पनि राम्रोसँगले हुन्छ अन्त अबको दस पन्ध्र दिनबादमा दसैँ छ दसैँमा आउनुहोस् न तपाईँ त्यत्ति बेलै म पनि फ्री हुन्छु हजुर हजुर हुन्छ हुन्छ तपाईँलाई हजुर हुन्छ हुन्छ हजुर हुन्छ हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ गुड नाइट